मैले एउटा मेरो नानीको लुगा मगाएको थिएँ त्यो लुगा चाहिँ यति साह्रो नराम्रो आयो है ज जस्तो देखाएको थियो जस्तो देखाएको थियो त्यस्तो चाहिँ छैन आएन त्यसमा चाहिँ एकदम मन दुःख भयो मलाई जस्तो देखायो त्यो चाहिँ राम्रो आएन जति फोटोमा देखाएको छ नक्सामा देखाएको जस्तो राम्रो चाहिँ छैन पैसा लिए अनुसार त्यो जुन चाहिँ नानीहरूको सामान मगाएको छु मैले मगाएको थिएँ त्यसमा चाहिँ एकदमै घटिया क्वालिटीको आएको छ घटिया लुगा आएको छ त्यसमा चाहिँ कलर पनि रङ पनि भिन्दै छ अनि जुन चाहिँ डिजाइनहरू देखाएको छ त्यो पनि अलगै देखाएको छ अ अरू अलगै आयो त्यसमा चाहिँ मलाई राम्रो लागेको छैन त्यो चाहिँ अनि म चाहिँ यो जुन चाहिँ प्रो प्रडक्टहरू देखाउँछ जस्तो देखायो त्यस्तो नै पठाइयोस् पठाउनु भनेर चाहिँ म भन्छु किनभने नानीहरूलाई पनि त्यही अनुसार नै उनीहरूले आफ्नो मन चाहेको मनपरेको कुराहरू किन्नु मा मान्छ नानीहरू पनि तर त्यसरी नआउँदाखेरि चाहिँ जे चाह्यो त्यो भनेको जस्तो नआउँदाखेरि चाहिँ नानीहरूलाई पनि अलिकति बिस्वाद लाग्छ त्यसले गर्दाखेरि म चाहिँ त्यो नानीको लुगा नराम्रो आएकोमा चाहिँ एकदमै मनमा लागेको कुरा हो मेरो यो अनि अ आउने आउने अब फेरि पनि त्यस्तो खालके लुगा आयो भनेचाहिँ आइन्दादेखिको चाहिँ हामी त्यो कम्पनीको लुगा नै हामी किन्ने छैनौँ